हेलो ट्राभल एजेन्सीबाट बात गर्नुहुँदैछ मैले तपाईँको एजेन्सीबाट मैले क्याब बुक गरेको थिएँ अन्त यहाँ दार्जिलिङ मोडमा सात बजी आइपुग्नु भनेर तर त्यो क्याबको मान्छेले अझैसम्म फोन पनि उठाइसकेको छैन मलाई कल पनि गरेको छैन अन्त सात पनि बेसी भइसक्यो साढे सात आठ बज्नु आँटिसक्यो अझैसम्म आइपुगेको छैन त्यही लागि चाहिँ म त्यो क्याब क्यानसल गर्न चहान्छु त्यही लागि फोन गरेको थिएँ